हाम्रो यो कालिम्पोङ जिल्लामा चाहिँ यातायात गर्नका लागि मेन उयो नै सडक हो र अनि यो गभर्नमेन बसहरू हुन्छ अनि लोकल क्याबहरू भयो अनि प्राइभेट ट्याक्सीहरू छ अनि बजार बजारतिर या मार्केट जानुपऱ्यो भने सस्तो भनेको हाम्रो यो गभर्नमेन्ट बस हो र प्रायः मान्छेहरू बसमा यातायात गर्ने गर्छ र अनि टि गार्डनको जति नि मान्छेहरू हुन्छ प्रायः मान्छेहरू बसमै यातायात गर्छ र बस चाहिँ धेरै सस्तो र अनि धेरै प्लेस भएको कारणले मान्छेहरू चाहिँ प्रायः प्रायः मान्छेहरू बसमै यातायात गर्ने गर्छ अनि यदि इमरजेन्सीहरू भयो भने मान्छेहरू इमरजेन्सीको टाइममा चाहिँ प्राइभेट कारहरू प्राइभेट क्याबहरू नै बुक गरेर जाने गर्छ अनि यता अरू बाँकी बाद स्कुल भयो यता बजार हस्पिटल अनि यता लोकल क्याबहरू तिर कुद्नुको लागि चाहिँ लोकल क्याबहरू भयो अनि स्कुल बसहरू भयो अनि अनि हामी